ए हजुर हजुर तपाईँलाई केको लागि चाहिएको होला है ए होइन छ सबै थोक छ सागसब्जीहरू भन्नुहोस् न जे चाहिन्छ भने पनि अँ हुन्छ हुन्छ कति चाहिन्छ के छ भन्नुहोस् न हुन्छ हुन्छ भन्नुहोस् न आलु आलु अहिले बिस रुपियाँ किलो छ

हजुर अँ आउनुहोस् न मिलाउँला न मिलाएर दिन्छु नि हजुर हजुर फुलकोपी मिलाएर हेलो पन्ध्र केजी ल दस केजी हुन्छ

भर्खर खोर्सानी हाफ केजी बिन्स कुन चाहिँ कस्तो बिन्स भन्नुभएको यस्तो बस्तीको पनि छ कि ए बस्तीको पनि छ त्यो मदि मधिसे पनि छ छनु चाहिँ मेरोमा हुन्छ हुन्छ त्यो छ त्यो चाहिँ अलिकति महँगो पर्छ कि अर्कोभन्दा र पनि तपाईँ आ ल ल हुन्छ हुन्छ आउनोस् न त्यो अब मिलाएर दिन्छु नि त्यो पनि प्याज प्याज बिस रुपियाँ गरेर लगाइदिन्छु नि तपाईँलाई अरूतिर बाइस पच्चिस छ ल ल ल हुन्छ हजुर हुन्छ हुन्छ काँक्रा पनि काँक्रा राम्रै छ कति कति पाँच केजी भन्नुभयो अँ हुन्छ हुन्छ काँक्रा काँक्रा त्यो पनि मैले लेखेँ धनियापत्ता पनि छ हजुर धनियापत्ता केजीमा लानुहुन्छ भने केजीमै दिइहाल्छु मुठामा भन्नुहुन्छ भने मुठामै एउटै पर्छ त्यो तपाईँलाई कस्तो लाग्छ आएर हेर्दा हेर्नुहोस् न फ्रेस छ फ्रेस छ हजुर एकदम फ्रेस छ आजै आएको हुन्छ यति यति नै यति नै हो तपाईँको ल म यो सबै रेडी गरिदिइराख्छु कि अन्त हुन्छ हुन्छ हुन्छ हुन्छ